ए होइन डक्टर उयो मेरो घरमा मम्मी बिमार हुनुहुन्छ कि अनि त्यसको लागि चाहिँ अनि त्यो सर्दी जोरो आइरहेको छ अनि त्यसको लागि के के गर्नुपर्छ कस्तो कस्तो दवाईहरू दिनुपर्छ भनेर नि

ए हजुर हजुर गरेको छैन त

ए हजुर

हजुर हजुर हुन्छ

अरू त के पनि छैन त्यस्तो

ए हुन्छ त

हुन्छ हजुर

ए हुन्छ राखेँ सार्दा हुन्छ